खेलकुदले गाँउले मानिसहरूको जीवनमा है मलाई लाग्छ सकारत्मक प्रकारले प्रभाव पार्छ आजकलको जमानामा है झन खेलकुद धेरै कम्ती हुन्छ त्यो खेलकुदलाई अलिक बढावा दिनु धेरै इम्पोर्टेन्ट हो किनकि खेलकुदले न त एकजनाको शरिरलाई फिट मात्र राख्दैन है आफ्नो त्यो जो खेलकुद गर्ने मानिसको माइन्डलाई पनि दिमागलाई पनि धेरै प्रभाव पार्छ अनि यसरी नै खेलकुद गर्दै गर्दै जादाँखेरि गाँउ घरमा अबधेरै प्रोगाम्सहरू धेरै

मनोरञ्जन प्रदान गर्छ अनि यही म्याच यतिबेला मनोरञ्जन प्रदान मात्र होइन धेरै मानिसहरूले आफ्नो व्यवसायहरू त्यहाँ सानो तिनो दोकान थाप्ने कुराहरू गर्छ जसले गर्दाखेरि उनीहरूले आफ्नो थोडा त्यो गेम हेर्दा पनि अलिकति कमाई पनि हुन सक्छ यसरी नै खेलकुद गर्दै गर्दा अब हाम्रो नानी जो नानीहरू इन्ट्रेस्टेड देखाउँछ उत्सुक उत्सुकता हुन्छ खेलकुद प्रति उनीहरूले कुनैपनि खेललाई छानेर है त्यसलाई त्यो खेललाई छानेर त्यो खेललाई मज्जाले खेलेर धेरै माथिसम्म पुग्न सक्छ जस्तो यसको मेन अब उदाहरण दिउँ है हाम्रो सुनिल छेत्री है हाम्रो भाइचुङ भोटिया उनीहरूले पहिला आफ्नो खेलमा फूटबलमा मजाले खेलेर उनीहरूले आफ्नो प्रतिभाशाली बनाएर उनीहरू अहिले उनीहरूले देशलाई चिनाउँदैछ त्यस्तै मात्रै होइन उहाँहरूभन्दा पनि ठुलो हुन सक्छ हाम्रो नानीहरू है जो जो पनि खेलप्रति प्रोत्साहन छ अहिले झन ओलम्पीकहरू छ है ओलम्पीक मेडलहरू मजाले जित्नु सक्छ देशको नाम रोशन गर्नु सक्छ र त्यही त्यस्तै धेरै कुराहरू खेलकुदले गर्दा है गाँउको मान्छेलाई है महत्वपूर्ण भूमिका छ यो खेलकुदको भनि म भन्छु